खोई त भाइ तपाईँकोबाट मैले गाडी बुक गरेको थिएँ पुऱ्याउन त पुऱ्यायो सिक्किम तर अघि त पच्चिस सौमा बात भाको थ्यो तपाईँसङ फाइनल भएको थियो अहिले त तिन हजार माँग्दैछ त यस्तो पाराले त हुँदैन त यसरी बढाएर कहाँ हुन्छ म त दिनु सक्दिनँ पच्चिस सौ रुपयाँ ए तिन हजार रुपयाँ यसरी त हुँदैन कम्ती गर्नु पर्छ अरूले जति भनेको त्यति नै लिँदैछ तपाईँले त तपाईँको गाडीले त बेसी पो भन्दैछ त बेसी खोज्दैछ